सुनायना तिमीहरू अस्ति धाम गएको थियौ धाम जाँदाखेरि त्यो ड्राइभरले कति चाहिँ के अरे भाडा लियो होला त्यही कारण सोद्धैछु अन्त त्यही त्यही हामी पनि त्यो मन्दिरमा धाममा जाने कार्यक्रम गर्दैछौँ अन्त भोलि जानेछौँ हामी अन्त कहिले हो के हो कता कति टाइम लाग्छ त्योहरू हामीलाई उयो गरिदिनु नि हौ